जीवन यापन गर्नुको लागि चाहिँ है म सरकारी कुलेन बगानमा काम गर्छु होइन त्योमध्ये पनि अब अलिक पैसाको कमी हुनुको कारणले गर्दाखेरि चाहिँ गाई सुँगुरहरू पनि पालेको छु अन्त तर मैले यो अब कमानको काममा हिँड्छु भनेर सोचेको पनि थिइनँ है तर अब आमाको बदलि केस हुनुको कारणले चाहिँ म यहीँ काममा हिँडे्र आफ्नो जीवन अब यता त्यता चलाइरहेको छु